हुनु त म बारीमा त्यस्तो काम गर्दिनँ तर जति गर्छु त्यतिखेर त्यही गीतहरू सुन्दै केही कामहरू गर्दा गीतहरू सुन्दै नै म आफूलाई आफू मनोरञ्जन गर्छु गीत सुनेरै अब मलाई मनोरञ्जन हुन्छ अनि मलाई त्यस्तो यो लोकगीतहरू त आउँदैनँ म ज्यादातर सम्म त अब म हिन्दी गीतै सुनेर आफ्नो मनोरञ्जन हुन्छ त्यस्तो लोकगीतहरू चाहिँ म त्यस्तो सुन्ने गर्दिनँ